बिहेमा मानिसहरू चै मानिसहरूले बेहुलालाई थरी थरीका उपहार दिन्छन् जस्तै कप भयो डाइनिङ सेट लुगा सुट जुत्ताहरू कतिजनाले बेहुलालाई मन पर्ने अब ऊ सङ्गीतपट्टि छ भने गिटार त्यस्तोहरू गिफ्ट गर्छ र दाइजो प्रथा चाहिँ अहिले फिलहालको जेनेरेसनमा चाहिँ अहिले हटिसकेको छ अनि अहिले त्यति साह्रो दाइजो दिने प्रथा छैन चलेकै छैन जहाँसम्म चाहिँ मलाई थाहा छ अन्तखेरि चल्दै गरेको जग्गाहरूमा चाहिँ सायद जमिन त्यहाँदेखिन् पैसा सुन सुन चाँदीहरू त्यस्तोहरू सायद उनीहरूले एकअर्कालाई दिन बेहुलालाई दिन बेहुलालाई दिन्छ होला बिहेको टाइम बिहेको समयमा र प्रायः चल्ती आएको उपहारहरू चाहिँ त्यही लुगा लुगा नै हो लुगा त्यहाँदेखिन् कतिजनाले उनीहरूको बेडको लागि सामानहरू अनिखेरि त्यस्तै त्यस्तै उपहारहरू उनीहरूलाई दिन्छ बेहुलालाई